औ साथी मैले अस्ति के हो अनलाइनबाट कुर्ती मगाएको थिएँ नि हो यो दामी आएछ तिमी पनि मगाउ सबैले मन परायो म त डेली युज गर्दैछु त्यसलाई कलेजहरू जाँदाखेरि कुच्चिँदैन पनि आइरनहरू केही गर्नु पर्दैन हेर धुँदाखेरि पनि एउटा कलरहरू गएन मेमहरूले पूरा मन पराउनु भयो साथीहरूले पनि पूरा मन परायो अन्त मलाई सोध्यो कुन चाहिँ तिमीले कुन चाहिँ एपबाट मगाएको यो भन्दै सोध्यो बुझ्यौ तिमी पनि एकपल्ट मगाएर हेर राम्रो छ